भन्नुपर्दामा चाहिँ म बुद्धिस्ट धर्म हो मलाई त्यही पनि त्यति साह्रो ज्ञान त छैन तर पनि म कोसिस गर्ने छु भन्नुपर्दा चाहिँ यो चाहिँ छेत्री बाहुनहरू जो जो हुन्छ छेत्री बाहुनहरूले पालन गर्छन् जो जो छोरीमान्छेलाई पहिलेपटक महिनावारी हुँदाखेरि चाहिँ घरमा बस्ने चलन छैन अरू आफ् आफन्तहरूको घरमा गएर बस्नुपर्ने नियमहरू हुन्छन् जस्तो कि पूजापाठहरू गर्न पनि मिल्दैन आफ्नो घरमा बस्न पनि मिल्दैन अनि आफ्नो दाजु भाइहरूको अनुहार पनि हेर्न मिल्दैन जस्तो गरेर भए पनि अ आफ्नो मान्छेहरूको घरतिर घरमा बसेर घरमा बस्नुपर्ने पालनहरू हामी उनीहरूले पालन गर्दछन् तर भन्नुपर्दा यो त नेचरकै एउटा उयो नै हो त्यो के भन्छ मिन्स हुने कुरा नै हो यसलाई भन्नुपर्दा त त्यस्तो गर्नु चाहिँ हुन्थ्येन तर पनि अब आ आफ्नो जातको मिन्स जाति धर्म जात जातको सोचहरू हुन्छन् त्यही भएर जब जब उनीहरूको उनीहरूले दसैँ तिहार हुँदा पनि महिनावारी भयो भने दसैँ त्यो छोरी चेलीहरूले त्यो महिनावारी महिनावारी हुँदा चाडबाड मान्न मान्न मिल्दैन किन खासमा त मिल्नुपर्ने हो तर के भन तर मान्छेहरूको सोच त्यस्तै भएको हुनाले उनीहरूले यो समस्या समस्या यो समयमा समस्या पाइरहेको हुन्छ मेरो त यति नै छ कि जे भए पनि आफ्नो घरमा बसेर बस्नुपर्ने हो जस्तो विचार लाग्छ किनभने यो त एकदमै नेचरल कुरा हो अनि जस आफ्नो परिवारले नै बुझिदिन पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ